हालको रोचक घटना भन्दाखेरि चाहिँ इसरोले सुरु गरेको चन्द्रयानथ्रिको घटनाको बारेमा केही भनिरहेको छु र यो चाहिँ हाम्रो लागि धेरै महत्त्वपूर्ण खुसीको पल थियो जब चन्द्रयानथ्रिले दक्षिण पोलमा चाहिँ र ल्यान्ड गरेको थियो र त्यो ल्यान्ड गरेको पोइन्टलाई चाहिँ हामी शिव शक्ति भनेर पनि जान्न सक्यौँ र मोदीज्यूले यो चाहिँ स न्युजमा बयान गरेको थियो कि चन्द्रयानथ्रिले चाहिँ दक्षिण पोलमा चाहिँ ल्यान्ड गरेको पोइन्टलाई चाहिँ शिव शक्ति भनेर शिव शक्ति भन्छ भनेर चाहिँ घोषणा गरेको थियो र यो चाहिँ हाम्रो देशको सर्वप्रथम सक्सेसफुल्ली घटना हो र धेरै नै खुसी लाग्छ चन्द्रयानथ्रिले यसरी सक्सेसफुल्ली पायो र सारा देश नै धेरै नै उत्सव मनाइरहेको थियो खुसीको माहौल थियो होइन चन्द्रयानथ्रिमा त्यहाँ त्यो सोमनाथ चाहिँ मेन जसले चाहिँ बना बना चेयरमेन थियो उहाँलाई धेरै धेरै धन्यवाद टक्र्याउँछु